म विद्यार्थी विद यो चाहिँ अब विद्यार्थीहरू माथि हुन्छ विद्यार्थीहरू कस्ता प्रकारका छन् पढ्नमा एकदम तेज सिपालु र प्रतिभाशाली छन् भनेदेखिलाई उनीहरूलाई पढ्छु भन्नेलाई सरकारी लोनहरू पनि पाइन्छ त्यो लोन आफैँ लिएर पछाडि गएर कमाएर आफैँ तिर्ने गर्छु त्यस्तो खाले केही सुझाउ माग्यो भने म त्यसलाई म दिनको लागि तयार छु तिनीहरूका लागि म शिक्षा दिनलाई तयार छु ती केटा केटी ती केटा केटीको केटा केटी हेरेर मात्रै हुन्छ जो पायो त्यसलाई त्यसरी शिक्षा दिन दिएर त्यो बिगार्न चाहिँ त्यति राम्रो पनि होइन त्यति राम्रो पनि होइन जसलाई जरुरत छ खाँचो छ प्रतिभाशाली छ त्यो केटो नानी विद्यार्थी एकदम पढेर अब त्यो तेजिलो छ अगाडि जाने खाले छ भने उसलाई हेल्प गर्नलाई हामी ज्ञान दिन्छौ विद्यालयमा होस् वा कु कुनै पनि जगामा गएर होस् हामी ब उसलाई ज्ञान दिनलाई हामी राजी छौँ